मेरो ठाउँमा कुपोषणको चाहिँ समस्या सामान्य होइन किनभने चाहिँ हामी यस्तो ठाउँमा बसिरहेको छौँ जहाँ चाहिँ प्लेन्स हो र यहाँबाट चाहिँ जुनै पनि सिटी टाउन चाहिँ एकदमै नजिक पर्छ तर यहाँनिर चाहिँ कुपोषणको समस्या चाहिँ के छ भन्दाखेरि चाहिँ कतिजना हाम्रै वरिपरि जस्तै हाम्रो समाजमा नेपाली मात्रै नभएर अन्य जातिहरू पनि मिक्स भएर बसेको छौँ र प्रायःजसो यो कुपोषणको समस्या चाहिँ हाम्रो आदिवासी भन्ने एउटा जात छ त्यसमा चाहिँ देखिन्छ किनभने उनीहरूकोमा चाहिँ त्यो बगानको बगानमा पाएको त्यो तलबले त्यो पैसाले चाहिँ एक छेउ पनि पुग्दैन परिवार धेरै हुन्छ अनि बेलुका भएपछि त्यो जाँड रक्सी सिगरेट बिँडी यस्तो खाने उनीहरूलाई आदत बसिसकेको छ पहिल्यैदेखिको घरभरि छोराछोरी लथालिङ्गै अन्त यो कारणले गर्दाखेरि चाहिँ समस्या एकदमै छ अन्त अलिकति यो चाहिँ समस्याको कुरा किन भन्दाखेरि चाहिँ अब त्यस्तो सिटी टाउनहरू नजिकमा छ र पनि मेरो गाउँमा चाहिँ कुपोषणको चाहिँ समस्या चाहिँ नर्मल होइन भन्नु चाहिँ अब एकदमै हाँसउठ्दो कुरा हो हाइवे त्यहीँनिर छ जे पनि जे पनि नजिक मेरो गाउँबाट छ तर भए पनि अब त्यही हो पैसा रुपियाँको कमी त्यो बगानको तलबले कत्ति पनि पुग्दैन त्यही कारण त अलिक लाजलाग्दै कुरा हो कुपोषणको प्रब्लम चाहिँ देखाउनु भन्नु तर साँच्चै चाहिँ यही छ पानी खाने पानीहरूमा पनि समस्या छ किनभने यस्तो हुन्छ अब पानीको राम्रो व्यवस्था छैन राम्रो फेसिलिटी पाएको छैन हामीले कहीँबाट पनि र त्यो पानी चाहिँ अब हामीले अलिक लगाउनेखाने घरमा त अब प्युरिफायरहरू फिल्टरहरूले खान्छ तर त्यस्तै गरिबदुःखीको घरमा त यो सबै हुँदैन त्यही भएर त्यो बगानमा हानेको कत्तिवटा त्यो पेस्टिसाइडहरू हुन्छ त्यस्तोहरू पनि त्यो पानीमा मिक्स भएर आउँछ त्यस्तो कारणले गर्दाखेरि बिमारी पनि अलिक अलिक डरलाग्दो खालको बिमारीहरू नै हुने चान्सहरू छ त्यसै कारणले गर्दाखेरि पानीको पनि धेरै समस्या छ मेरो ठाउँमा